अँ भाइ तपाईँ के होम डेलिभरी पुर्याउनुहुन्छ अच्छा हो हो हो हो ठिक छ ठिक छ त्यही त म त्यही कनफर्म गर्नुको लागि चाहिँ एउटा डेलिभरी म गर्नु भनेको थिएँ कि अब पहिला त मैले अरू भाइहरूसँगै गर्थेँ अनि आज चाहिँ मलाई भाइको नाम याद भयो नि त त्यो भएर चाहिँ अ भाइसँग गर्नु पर्यो भनेर ट्राई गर्दैछु अनि भाइ चाहिँ अब के हुन्छ भने मसँग चाहिँ न्यु पर्यो है म चाहिँ पहिला अरूसँगै कारोबार गर्दै थिएँ अनि आज चाहिँ भाइलाई गर्छु हो भनेर चाहिँ र अन्त यो समरको एउटा ड्रेस दरकार थियो कि त्यो भएर चाहिँ

म चाहिँ तपाईँको अलिपुरद्वार डिस्ट्रिक्ट मेरो बसोबासो गर्ने अब स्थान भनौँ न डिस्ट्रिक्ट अलिपुरद्वार हो अनि कालचिनी थाना अनि हाम्रो जहाँ निवास गर्छौँ हामी त्यो स्थान चाहिँ हो हाम्रो भातपाडा दुई खपडा लाइन भने हुन्छ भातपाडा दुईका खपडा लाइन भनेपछि चाहिँ एकदमै हो प्रोपर हाम्रो त्यहाँनिर एउटा स्कुल छ हाम्रो त्यहाँनिर ल्यान्डमार्क स्कुलकै छेउमै चाहिँ म छु अनि त्यहाँ तपाईँ आइपुग्नु भएपछि मलाई एकपल्ट कल गर्नुहोस् न कल त यहाँ लागिहाल्छ अभाइलेबल नै छ हो अनि त्यही भएर चाहिँ समरको एउटा जेन्सले युज गर्ने अब कुर्ता मजाको अब कटनमा हुन्छ नि प्युर त्यस्तो चाहिँ एउटा मलाई सेट नै चाहिएको थियो कि त्यो भएर चाहिँ एक सेट ल्याइदिनुहोस् न होम डिलिभरीमै सबैकुरो त्यतिखेरै भइहाल्छ लेनदेन चाहिँ है कि पहिल्यै गर्नुपर्ने हो ए अच्छा अच्छा हुन्छ हुन्छ केही छैन नि ठिक छ ठिक छ ठिक छ मलाई पनि त्यही लागेको थियो नि त पहिला मैले त्यस्तै गरेको थिएँ ठिक छ म त्यति बेलै म तपाईँलाई पे गरिहाल्छु नि त्यसको लागि केही छैन ल मैले भनेको जुन चाहिँ मैले अब ल्यान्डमार्क दिएँ नि त्यो चाहिँ अलिक याद गर्नुहोस् ल असुविधा भयो भने पनि केही छैन मलाई कल गर्नुहोस् म त भइहाल्छ यहाँ एकदमै नेटवर्कको प्रब्लम केही छैन हो

यसो विचार गरेर कति टाइमसम्म चाहिँ मोटामोटी आइपुग्न सकिन्छ होला तपाईँ यहाँ त्यो पनि मलाई अलिकिति जानकारी गराइदिनुभयो भने झन् साह्रो म एकदम अलर्ट बस्छु हो तपाईँलाई पनि मतलब असुविधा नहोस् किनकि न्यु ल्यान्डमार्कमा आउनुहुँदैछ जब किनकि आउनुहुनेलाई पनि असुविधा नहोस् भन्ने कारणले चाहिँ मैले भनेको नि ए हुन्छ हुन्छ यसै त यो आसपासहरू आ आइपुग्नुभएको थियो होला नि त तपाईँ पहिला पनि ए ल अच्छा अच्छा अच्छा अच्छा अच्छा यही गाउँमै आउनुभएको थियो हो अच्छा ठिक छ त त्यसो भए त्यो ट्याङ्कीलाइनदेखि चाहिँ हामी अलिकति तपाईँको हाफ किलोमिटर चाहिँ माथी अघि बढ्नुपर्छ त्यति नै मात्रै हो अनि लोकेसन त एकदमै सेम भन्दा पनि भइगयो केही छैन एकदम स्ट्रेट कट छ त्यो हाम्रो रोड पनि असुविधा हुँदैन ल ल ल हुन्छ भाइ त्यसो भए ठिकै छ त हुन्छ हुन्छ भाइ हुन्छ अँ अँ हजुर हुन्छ हुन्छ ठिक छ ठिक छ आउनुहोस् न त